विज्ञान होइन विज्ञानको कारणले अहिलेको चलिरहेको समयमा धेरै कुराहरू इन्भेन्ट धेरै कुराहरू नयाँ नयाँ कुराहरू भएको छ जस्तो कि टेक्नोलोजी र टेक्नोलजीको कारणले हामीलाई धेरै हेल्पहरू पउँछ जस्तै कि मोबाइल फोन जसको कारणले हामी टाडैबाट कसैसँग बात मार्न सक्छौँ होइन कसैलाई हेर्न सक्छौँ र हामी ले थाह नभएको बाटोहरू पनि हामी खोज्न सक्छौँ होइन र टेक्नोलोजी अहिले चाहिँ स्ट्रङ भएर गइसकेको छ जसको कारणले चाहिँ कुनै पनि काम हामी फोन मार्फत नै गर्न सक्छौँ होइन जस्तै कि पैसा दिनु होस् लिन होस् होइन अनि टेक्नोलोजीकै कारणले हामी एउटा ठाँउदेखि अर्को ठाँउ पनि जान सक्छौँ जस्तो की रोडवेस होइन अनि वाटरवेस एयरवेस यस्तो धेरै प्रकारको टेक्नोलोजी छ जसको कारणले हाम्रो चलिरहेको जीवनमा धेरै सहायताहरू पनि पाएका छौँ होइन र यही टेक्नोलोजीकै कारणले आउने समयमा पनि यसले एउटा राम्रो कुराको लागि एउटा राम्रो कामहरू हुँदै जानेछ होइन र विज्ञान चाहिँ र इम्पोर्टेन्ट हो होइन जसको कारण जो चाहिँ यो टेक्नोलोजीको लागि चाहिँ एउटा इम्पोर्टेन्ट सब्जेक्ट हो र जसमा चाहिँ हामीले पढ्न सक्छौँ होइन कसरी बत्तीहरू होइन रातीको समयमा कसरी बत्ती बल्छ होइन र यो इलेक्ट्रिसिटी कसरी निकाल्छ र इलेक्ट्रिसिटीले के के हेल्पहरू गर्छ होइन सबै कुराहरू यो विज्ञानमै हामीले पाउन सक्छौँ र र विज्ञानमा हामीले धेरै कुराहरू पाउँछौँ जस्तो की क्यामेरा होइन कसरी इलेक्ट्रिसिटीलाई कसरी प्रड्युस गर्न पर्छ होइन अहिलेको मतलब करेन्टहरूलाई कसरी निकाल्न पर्छ त्योहरू हामीले पउन सक्छौँ अनि एनर्जीलाई कसरी कन्भर्ट गर्न सक्छौँ त्यो पनि हामीले पाउन सक्छौँ र विज्ञान चाहिँ एउटा इम्पर्टेन्ट सब्जेक्ट हो मुख्य सब्जेक्ट हो यो हरेक आस् चलिरहेको सजिलैसँगले गरिने कुनै कामहरूको लागि चै यो बिज्ञान चाहिँ एउटा इम्पोर्टेन्ट र मुख्य सब्जेक्ट हो